छब्बिस जनवरी उन्नाइस सय साठी पन्ध्र अगस्ट उन्नाइस सय पचहत्तर अट्ठाइस सेप्टेम्बर उन्नाइस सय छपन्न एक सेप्टेम्बर दुई हजार सोह्र दुई अगस्त दुई हजार